मैले मेरो साथीसँग चाहिँ दोकान चलाउने काम गर्दा चाहिँ धेरै समस्या पऱ्यो पैसा बाड्ने यता उता काम गर्ने समानहरू ल्याउनु जानु आउनेकाममा चाहिँ धेरै समस्या हुँदो रहेछ त्यसैले गर्दा चाहिँ कुनै व्यवसाय गर्नु चाहिँ साथीसँग न गरेर चाहिँ व्यवसाय चाहिँ एक्लै गरेको चाहिँ धेरै राम्रो हुने रहेछ